म बिहान बिहान कुद्नु जाँदा चाहिँ मैले गानाहरू सुन्छु कोही बेला एकदम अब मोटिभेसनल गानाहरू सुन्छु कोही बेला अब राम्रो गाना सुन्छु त्यतिखेर चाहिँ कोही बेला अब गाना नसुन्दाखेरि चाहिँ यस्तो हुन्छ कि चराहरू उडिरहेको सुन्छु होइन हावाहरू कस्तो मजाले आइरहेको हुन्छ त्यस्तोहरू सुन्छु अनि कुद्नु जाँदा चाहिँ गाना सुन्नु चाहिँ मलाई एकदम राम्रो लाग्छ राम्रोभन्दा पनि राम्रो लाग्छ र मेरो साथीहरूलाई पनि कुद्नु जाँदाखेरि गाना सुन्नु एकदमै राम्रो लाग्छ र कुद्दा कु कुद्नु कुद्दा ए एक्लै गाना नसुनिकन कुद्यो भने र सोच कता कता सोचिबस्छु लागि गाना सुन्दै कुद्योहरू भन्यो भने मलाई एकदम राम्रो लाग्छ होइन आफूलाई पनि अब एकदम जोस आउँछ कि अँ म कुद्नसक्छु गाना अहिलेको समयमा अब गाना अब गानाले त सबैलाई जिउ फुर्ति पार्छ होइन त्यस्तै अब अब पहिला त गानाहरू नसुन्दा कस्तो कोडी लाग्थ्यो क्या अब थाक्यो भन्थ्यो अहिले त गाना सुन्दै कुद्नु एकदम मजा लाग्छ अब मजा लाग्छ कि यो काम अँ म यति चाहिँ कुद्नसक्छु भन्दै थाकेको जस्तो पनि लाग्दैन गानाहरू सुन्दै कुद्यो भने एक्लै आफ्नो धुनमा हुन्छ त्यो चाहिँ मलाई एकदम राम्रो लाग्छ र मेरो साथीहरूलाई मैले मेरो साथीहरूलाई पनि सोधेँ र साथीहरूले पनि त्यस्तै भनेर त्यो मलाई पनि अँ कस्तो मनपर्छ कुद्नु जाँदा गानाहरू सुन्नु अनि अनि कुद्दाखेरि गानाहरू सुन्यो भने चाहिँ अब एकदम आफूलाई नै कस्तो राम्रो लाग्छ कि जिउ पनि अब खुल्ला लाग्छ कुद्दा कुद्दा गानाहरू अनि कुद्दा कुद्दा गानाहरू सोध सुन्यो भने पनि एकदम आफूलाई अँ भित्रबाट पनि अब यसो हुन्छ नि खुसी लाग्छ बिहान बिहानै गानाहरू सुन्दाखेरि अनि बिहान बिहानै एक्लै आफ्नो धुनमा कुदेर गा कुद्दै गर्दा गानाहरू सुन्नु एकदम अब के भन्छ नि मजा लाग्छ होइन अनि अब गाना गाना कोही बेला अब यस्तो हुन्छ कि कोही बेला चाहिँ यस्तो हुन्छ गाना कस्तो कस्तो अर्कै टाइपको सुन्नु मनलाग्छ त्यस्तो गानाहरू सुन्दा चाहिँ अब आफूलाई नै कस्तो लाग्छ होइन त्यत्तिखेर अब कुद्नु जाँदाखेरि त्यहाँदेखि यस्तो यस्तो गानाहरू सुन्नु मनलाग्छ कि राम्रो होस् जस्तो कि आफूलाई नै अब सुन्दाखेरि नै कहाँ कुद्नु आँट्दा नै आफूलाई सुन्दाखेरि नै अब के एकदम अब उयो मतलब अँ म कुद्नसक्छु यति चाहिँ कुद्नसक्छ गानामै एकदम जे होस् होस् म यत्ति कुद्नसक्छु भन्ने त्यस्तोले चाहिँ अब आफूलाई नै पुरा गानाहरूले आफू गाना कत्तिवटा गानाले आफूलाई कस्तो सपोर्ट गर्छ है त्यस्तो गानाहरू चाहिँ मलाई कुद्नु जाँदाखेरि सुन्नु कस्तो राम्रो लाग्छ अनि त्यत्ति नै हो